हाम्रो गाउँमा धेरै धर्मको मान्छेहरू बस्छ कोही बुद्धिस्ट मान्ने हुन्छ कोही क्रिस्चियन मान्ने हुन्छ कोही हिन्दू धर्म मान्ने हुन्छ अनि सबै धर्ममा एकता भएर दसैँ तिहारमा पनि हामी एकजुट भएरै चाडबाड मनाउँछौँ मिलिजुली घुम्नु डुल्नु देउसी खेल्न जान्छौँ कसैमा हामी भेदभाव नराखीकन हामी धर्मको उयो गर्छौँ कसै जग्गा हाम्रो हिन्दू धर्ममा पुराणहरू हुन्छ धर्म के अरे पुराणमा जान्छौँ चन्दाहरू दिन्छौँ कसैले अब कोही धर्मले अब हिन्दू धर्म मनपराउँदैन चन्दाहरू दिनु मनगर्दैन हामी चाहिँ त्यो सबै केही भेदभाव नराखीकन हामी एकजुट भएर आफ्नो धर्मको सबै मान्छे एकता सम्झेर हामी चन्दाहरू पनि दिन्छौँ चाडबाड पनि मनाउँछौँ धर्म एकतै स मान्छे एकता भएर नै बस्छौँ यसै गरी हामीले आफ्नो धर्मलाई राम्रोसँगले पालन गरेर बसेको छौँ कसै मान्छेमा पनि भेदभाव राख्दैनौँ थुप्रो धर्मको हाम्रो गाउँमा छ क्रिस्चियन पनि छ बुद्धिस्ट धर्म बुद्ध धर्म मान्ने पनि छ सबैमा चन्दाहरू दिन्छौँ सबैलाई खुसी नै राखेर बस्छौँ हामी कसैमा भेदभाव गर्दैनौँ सबै धर्मलाई हामी आदर गरेर बस्छौँ एक सबै मान्छे एकता भएर सबैलाई सानो ठुलो होचो निच कसैलाई छुटाउँदैनौँ त्यस्तै भएर हामी बसेको छौँ हाम्रो गाउँमा